मलाई मन पर्ने खेल चाहिँ फुटबल हो त्यो चाहिँ मलाई खेल्नु चाहिँ धेरै नै मन पर्छ अनि त हेर्नु पनि मन पर्छ त्यो फुटबल चाहिँ फुटबल चाहिँ अब त्यो लकडाउनको टाइममा चाहिँ म खेलेको थिएँ फुटबल हाम्रो गाउँबाट खेल्थ्यौ फुटबल तर त्यो फुटबल खेल्थ्यौँ फुटबल खेल्थ्यौँ अनि त हाम्रो गाउँभरिमा चाहिँ दादाले भन्नुभएको सबैभन्दा राम्रो तिमी नै खेल्थ्यौ रे हो अनि त मजा आउँथ्यो अब लकडाउनको टाइममा घरबाट निक्लिनु पाउँदैन्थ्यो हाम्रो घ घरकै डाँडाको मुनि चाहिँ ग्राउन्ड छ नि त ठुलो त्यही ग्राउन्डमा चाहिँ हामी खेल्थ्यौँ खेल्थ्यौँ फुटबल गाउँको दादाहरूसँग खेल्थ्यौँ दादादिदीहरू आउनुहुन्थ्यो भाइबहिनीहरू आउनुहुन्थ्यो त्यहाँपछि सबैजना मिलेर चाहिँ लकडाउनको टाइममा हामी त्यहाँ फुटबल खेल्थ्यौँ अनि त अहिले लकडाउन खोलिएदेखि त खेल्नु नि पाएको छैनौँ खेल्न त्यति साह्रो इन्ट्रेस्ट पनि लाग्दैन आजकल तर हेर्नु चाहिँ म गइबस्छु अब हाम्रो यहाँ छिमेकी गाउँतिर टुर्नामेन्टहरू हुन्छ वन डेहरू हुन्छ त्यहाँनिर चाहिँ हामी हेर्नु जान्छौँ साथीभाइहरूसँग गयो हेर्यो अनि त हेरेर आयो फेरि फुटबल हेर्नु चाहिँ यति साह्रो मजा आउँछ नि अबुइ फुटबल हेर्नु अर्कै जोस आइहाल्छ के हो अब कराउनु हेर्नु यताको अब सपोर्ट गर्नु उताको हैन त्यो चाहिँ म क्रिकेट पनि मलाई मन पर्छ क्रिकेट चाहिँ मलाई हेर्नु मात्रै मन पर्छ क्रिकेट चाहिँ खेल्नु मलाई केही इन्ट्रेस्ट छैन हो मलाई मन पर्दैन क्रिकेट चाहिँ हेर्नु चाहिँ मजा लाग्छ अनि त त्यो हाम्रो गाउँमा चाहिँ क्रिकेट चाहिँ दादाहरूले खेल्नुहुन्छ नि त हाम्रो गाउँमा चाहिँ दुईटा ग्राउन्ड छ नि त एउटा ग्राउन्डमा माथिल्लो ग्राउन्डमा फुटबल खेल्छ तल्लो ग्राउन्डमा चाहिँ क्रिकेट खेल्छ अनि त क्रिकेट खेल्नु चाहिँ जाँदिनँ हेर्न चाहिँ जान्छु कोही कोही बेला वन डेहरू हुन्छ नि त क्रिकेटको पनि त्यो चाहिँ हेर्नु जान्छु अनि त हाम्रो गाउँमा सानो सानो फेस्टिभल हुन्छ त्यो त्यो फेस्टिभलहरूतिर चाहिँ बास्केट बलहरू खेलाउँछ के हुन्छ नि जब बास्केट बलहरू खेलाउनुहुन्छ दादाहरू खेल्नुहुन्छ अनि त त्यो आन्टीहरूलाई त्यो पासिङ बल पनि खेलाउनुहुन्छ त्यो चाहिँ हेर्न एकदमै मजा आउँछ आन्टीहरूको अब एक्सप्रेसनहरू हैन त्यो हेर्नु चाहिँ एकदमै राम्रो मजा आउँछ त्यस्तो नि खेलाउनुहुन्छ हाम्रो गाउँतिर अनि त मलाई भलिबल पनि दामी लाग् भलिभल पनि म मल् मन पर्छ अब भलिभल र मलाई बास्केट बल चाहिँ मन पर्छ हेर्नु खेल्नु पनि मन पर्छ तर मलाई खेल्नु चाहिँ कहिले पनि कोसिस गरेको छुइनँ तर कुनै दिन ट्राई गर्नेछु त्यो कारण भलिबल चाहिँ मलाई पुरा मन पर्छ त्यति नै फुटबल चाहिँ मेरो बेस्ट हो